मेरो ट्यालेन्ट त्यही म त्यही एउटा गिटारिस्ट होइन म विभिन्न विभिन्न गिटारहरू बजाउन सक्छु जस्तै कि ओर्केस्ट्रिक गिटार बेस गिटार इलेक्ट्रिक गिटार अरू पनि छ अन्त फेरि म इन्ट्रुमेन्टमा त्यही पूरा इच्छा छ मेरो इन्ट्रुमेन्टमा आई एम भेरी ट्यालेन्टेड है अन्त फेरि म ड्रमहरू पनि बजाउँछु म कि बोर्ड पनि बजाउनु सक्छु अन्त फेरि म फ्ल्युटहरू पनि बजाउँछु अन्त फेरि म्युजिक भनेको कुरा त्यही एकदमै सबै मान्छेकोमा हुन्छ तर सबै मान्छेले देखाउन चाहँदैन है मेरो ट्यालेन्ट त्यही त्यो त्योहरू छ होइन अन्त फेरि त्यही आई एम म त्यही एउटा ब्यान्ड पनि ब्यान्डमा पनि छु अनि मेरो कलेजको ब्यान्डमा अन्त फेरि त्यही त्यो कलेजमा त्यही म त्यही लिड इलेक्ट्रिक गिटारिस्ट खेल्छु अनि क अरू बेला ड्रमहरू पनि बजाउँछु अन्त बेस गिटार पनि म प्रायः नै बजाइ नै रहेको हुन्छु है अनि म इन्स्ट्रुमेन्टहरू इन्स्ट्रुमेन्ट त भयो भयो अनि म स्पोर्टसतिर पनि म धेरै ट्यालेन्टेड छु अन्त फेरि किनभने त्यही म स्पोर्ट्समा त्यही फुटबलहरू बास्केट बल भलि बल क्रिकेट अन्त फेरि टेनिस अन्त फेरि त्यही इन्डोर गेममा त्यही टेबल टेनिस क्यारम बोर्डहरू म प्रायः खेली नै रहेको हुन्छु अन्त फेरि त्यो त्यसमा त्यही धेरै कुरा हुन्छ है त्यसमा त्यही आफैँ आफैँ पनि फिट हुन्छ स्पोर्ट्समा त्यही अन्त त्यो अरूलाई पनि हामी इन्करेज गर्नु सक्छौँ अन्त फेरि त्यति बेला त्यही स्पोर्ट्स मा त्यही धेरैवटा कुराहरूमा त्यही है फिट पनि हुन्छौँ अहिलेको युवाहरू है मेरो पनि साथीहरू है भित्र बसेर त्यो भिडियो गेम्सहरू खेल्छ तर बाहिर पनि यो खेल्यो भने त्यही राम्रो हो किनभने अब म भिडियो गेम्स पनि धे धेरैवटा म भिडियो गेम्सहरू पनि खेल्छु है जस्तै पब्जी भयो मोबाइल एजेन्ट भयो है अन्त फेरि विभिन्न लुडो विन्जोहरू भयो म प्रायः अनलाइन गेम्सहरू पनि खेल्छु अन्त अन्त फेरि त्यसबाट पनि म धे धेरै कुराहरू सिकिरहेको नै हुन्छु है त्यसमा ब लामो पनि जानु भएन तर के केहरू हामीले सिकिरहेको नै हुन्छौँ त्यहाँबाट है जस्तै कि अब दिमागको कुराहरू पनि कोही कोही बेला हुन्छ होइन अन्त फेरि मेरोमा अर्को ट्यालेन्ट त्यही के भन्दाखेरि त्यही मलाई त्यही बुक बुक पढ्नु त पूरा मन पर्छ है म विभिन्न विभिन्न बुकहरू पढिरहन्छु विभिन्न विभिन्न सब्जेक्टहरूको बुकहरू पढिरहन्छु त्यसै त म स्टुडेन्ट के साइन्सको प परिहाले तर पनि म स्टोरी बुकहरू भयो नोवलहरू भयो है अन्त फेरि अरू धेरैवटा पोइमहरू भयो कथाहरू भयो म धेरैवटा बुकहरू म पुस्तकहरू म पढी नै बस्छु अन्त फेरि त्यो पढ्दा फेरि त्यही मेरो ज्ञान त बढ्छै बढ्छ म अरूलाई पनि ज्ञान बाँड्न त्यही म त्यसमा काबिल हुन्छु है अन्त फेरि त्यही मे अर्को ट्यालेन्ट त्यही के छ भन्दाखेरिलाई त्यही म बाइकहरू पनि राम्रो कुदाउँछु है अहिलेसम्म मैले कुदाएको बाइकहरू धेरैवटा छ अन्त फेरि बाइकहरू पनि मेरोमा त्यो ट्यालेन्ट बाइक कुदाउने ट्यालेन्ट छ गाडी कुदाउने ट्यालेन्ट छ है अन्त फेरि मैले पहिल्यै नै भने नि मेरोमा इन्ट्रुमेन्ट बजाउने ट्यालेन्ट चाहिँ छ है अन्त फेरि मेरो भोकलहरू पनि त्यस्तो खास नभए पनि तर म लिरिक्सहरू छिटो याद गर्छु किनभने म बुक बुक पढ्छु अन्त त्यही कारण म लिरिक्सहरू छिटो याद गरेर त्यही म गीत पनि गाउँछु अन्त फेरि म आफ्नै गीतहरू पनि कोही कोही बेला बनाइरहेको हुन्छु कोही कोही बेला मेरो डाइरीमा म गीतहरू कोरी नै रहेको हुन्छु अन्त फेरि मेरोमा धेरैवटा ट्यालेन्ट छ यो यति ट्यालेन्टहरू त्यही मेरो टप टप फाइभमा हो अन्त फेरि अरू धेरैवटा ट्यालेन्टहरू छ जस्तै मैले मेरो स्पोर्टबाट मैले है कतिवटा कपहरू कतिवटा ट्रफीहरू जितेको छु मैले इन्टरभिलेजहरू खेलेको छु मैले ओपन म्याचेसहरू अन्डर एटिन अन्डर फोर्टिन म्याचेसहरू मैले फुटबलमा खेलेको छु मैले क्रिकेटहरू खेलेको छु है अन्त फेरि त्यसमा पनि धेरै धेरै कुरामा है मै मैले त खेलेँ खेलेँ तर मैले धेरैजनालाई पनि मैले इन्स्पायर ग गरिरहेको जस्तै मेरो सानो भइहरूलाई मैले इन्स्पायर गरिरहेको छु अन्त फेरि त्यही त्यही कुराहरू लिएर त्यही यो मेरो ट्यालेन्टहरू छ अन्त फेरि अरू पनि धेरै धेरैवटा मेरो ट्यालेन्टहरू छ जस्तै कि मेरो ह्यान्ड राइटिङ राम्रो छ है अनि त्यो त्यसमा म कविताहरू लेख्दै जान्छु त्यसमा म यो कथाहरू लेख्दै जान्छु अन्त फेरि मेरोमा अरू अरू ट्यालेन्टहरू भन्दाखेरि त्यही मेरोमा त्यही विभिन्न विभिन्न शब्द बोल्ने ऊ योहरू नि छ म नेपाली त बोल्छु यही बोल्छु तर म बङ्गला इङ्गलिस हिन्दी कोरियन है अन्त फेरि फिलिपिने फिलिपिन्स अन्त फ्रान्स स्पेनिसहरू पनि म प्रायः जस्तो म बोली नै रहेको हुन्छु यो त्यही मेरो ट्यालेन्टहरू मध्ये सबैभन्दा सबै ट्यालेन्टहरू मध्येमा यो त्यही मेरो एउटा ठुलो ट्यालेन्ट त्यही मलाई यो लाग्छ